ए नमस्ते बाजे हजुर ठिकै छ हजुर ठिकै छ अनि तपाईँको हजुर ठिकै हुनुहुन्छ

हजुर अहिले स्कुल लागिरहेको छ धमाधम हजुर अब एक दुई दिनबाट हुन्छ हरे हौ त्यही भएर चाहिँ त्यता त्याता आउनु पऱ्यो भनेर कल गरेको थिएँ हजुर छुट्टीमा आउनु पऱ्यो भनेको थिएँ हजुर त्यहाँ उयो कालिम्पोङतिर नि लोकल खानाहरू के के पाउँछ भनेर नि हजुर हजुर

हजुर खाएको हजुर अब एक दुई दिनबाद हुन्छ हरे हौ हजुर हजुर ठिकै हुनुहुन्छ म अहिले टुवेल्भमा

हजुर योपालि एचएस

हजुर हजुर यता त गरम छ नि हजुर हजुर आबो त्यही भयो आउँछु नि हजुर

हजुर हुन्छ म फोन गरिकन आउँछु नि हजुर हजुर हजुर हजुर खाएको अलिअलि हजुर कोही कोही बेला घरिघरि खाएको कोही कतिखेर हजुर हुन्छ हुन्छ म आउँदाखेरि कल गरिकन आउँछु नि राखेँ ल हजुर ठिकै छ हजुर हुन्छ